सुन्नुहोस् न दादा अघि मैले तपाईँको अर्डर गरेको थिएँ नि मैले हजुर बाह्र बजीतिर हजुर हजुर अघि बाह्र बजीतिर क्या हजुर त्यो चाहिँ मैले अलिक बेसि मगाइ पठाएछु हो अन्त यसो मैले खाना खाउँ भन्दाखेरि चाहिँ खोलेको थिएँ नि त हो हजुर अन्त चाहिँ त्यहाँ दुई तिनवटा चाहिँ मिस्टेक आएछ नि त मैले चाहिँ खास मगाएको चाहिँ भात दाल अचार कुखुराको मासु चानाको सब्जी पापड मगाएको थिएँ नि त अन्त त्यहाँनिर चाहिँ दही मिठाई र कोकाकोला चाहिँ बेसी आइदिएछ मैले मतलब मेरै गल्तीले बेसी मगाइ पठाएछु हो अन्त यो चाहिँ म फिर्ता गर्न चहान्छु अन्त त्यही भएर यस्तो मिल्छ भने चाहिँ फिर्ता गरिदिनुहोस् भनेर मैले तपाईँलाई कल गरेको हजुर अघि मैले एक बजीतिर त रिसिभ गरेको हजुर हजुर हजुर हुन्छ त्यसो भए म त्यहीँ म त्यहाँ समान यो लिएर माथि आउँछु नि रोडमा निस्किन्छु हजुर रोडमा निस्किन्छु नि अनि तपाईँ त्यहाँ आउनुहोस् अन्त यो गरिदिनुहोस् न ल अन्त त्यो फर्किँदाखेरि चाहिँ मलाई मेरो जुन चाहिँ जुन चाहिँ मैले भने नि भात दाल अचार कुखुराको मासु चानाको सब्जी पापड चाहिँ मलाई फेरि दिनुहोस् अन्त त्यो दही मिठाई कोकाकोला चाहिँ उतै त्यो चाहिँ मलाई चाहिँदैन हो त्यति चाहिँ राख्नुहोस् न ल अन्त मलाई मेरो अर्डर चाहिँ दिनुहोस् न अन्त अलिक छिटो गरिदिनु भयो भने चाहिँ अलिक राम्रो हुन्थ्यो मेरो पनि सानो काम थियो हो अन्त अलिक छिटो गरिदिनुहोस् न ल हुन्छ हुन्छ दादा हुन्छ म पाँच मिनेट दस मिनेट बाद निस्किन्छु नि हुन्छ हुन्छ हुन्छ